हेलो यो के सनी रेस्टुरेन्ट हो हजुर तपाईँको रेस्टुरेन्टमा के के खानाहरू पाइन्छ होला हजुर त्यसो भए हाम्रो यहाँनेर दसवटा प्लेटहरू के प्याक गर्नु सक्नु हुन्छ त्यो प्लेट प्लेटमा चाहिँ तपाईँको लागि के चाहिन्छ भने चिल्ली चिकन फ्राई राइस मटन करी मम र चाउमिन हजुर हुजर यो नम्बरमा हजुर नम्बर मोबाइल नम्बर त होइन तपाईँलाई म यो नम्बरमा तपाईँले मलाई मेसेज गर्नु सक्नु हुन्छ र खानाको लागि चाहिँ तपाईँ म एउटा एड्रेस भन्दैछु तपाईँ त्यो एड्रेसमा पठाइदिनु होस् न हजुर एड्रेसको लागि चाहिँ तपाईँ देबीडङ्गामा चाहिँ देबीडङ्गाको अगाडि एउटा सरकारी स्कुल छ र त्यही स्कुलको पछाडि चाहिँ सबनम लामाको घर छ र त्यहाँनेर चाहिँ तपाईँले त्यो खानाहरू उयो पठाई डेलिभर गरिदिनु होस् न हजुर हजुर हजुर